घर पालुवा जनावर मन मपराउनु पर्ने तथ्य र घर पालुवा जनावर न मन पराउनु पर्ने तथ्यको कुरा गर्नु पर्दा चाहिँ घर पालुवा जनावर भन्ने बित्तिकै नै हामी सबैले नै पाल्ने गर्छौँ कुकुर है घरमा र कुकुर मेरोमा पनि छ र त्यो एउटा सेतो कुकुर छ र त्यो एकदमै स्वामी भक्त छ र कुकुर चाहिँ एउटा स्वामी भक्त नै हुन्छन् र त्यसको सबैभन्दा ठुलो एडभान्टेज नै स्वामी भक्ति हो र जस्तै कुटपिट गरे पनि एकछिनमा त्यो आएर लुपुक्कै पर्ने बानी हुन्छ र घरमा कोही चोर पस्यो या कोही अपठ्यारो मान्छेहरू देख्यो साधुहरू झामराङ झुमुरुङ लुगाफाटा लगाएको देख्यो भने त्यो अचानाक आएर भुक्ने गरेर खेद्ने गर्छन् र त्यो त्यसले धेर घर हामी घरमा नहुँदा पनि त्यसले घरको रक्षा गर्ने गर्छन् र त्यो यसको सबैभन्दा ठुलो एडभान्टेज हो भने जस्तै घर पालुवा जनावरमा कुन मन पर्दैन भन्दा पनि बिरालो बिरालो त वास्तवमा मन पराउने कुरो हो तर नमन पराउनुको कारण पनि एक दुईवटा छ त्यसको त्यो के भन्नु भन्दा चाहिँ